मेरो ला मैले चाहिँ अब त्यस्तो टिकट सिक्काहरू भन्दाखेरि चाहिँ म ढुङ्गाहरूभन्दा चाहिँ म सिक्का चाहिँ कलेक्ट गर्छु सिक्का चाहिँ मेरो कलेक्ट गर्ने उयो छ त्यो चाहिँ चाँदीको सिक्का म कलेक्ट गर्छु कलेक्ट गरेर राख्छु पनि है अन्त त्यो चाहिँ मलाई अब त्यो चाहिँ एकदम मूल्यवान पनि हो एक त चाँदी पनि हो त्यसले गर्दा प्रायः म चाहिँ त्यो के रे यो चाँदीको सिक्का नै किनेर पनि राख्छु त्यो चाहिँ लागि त्यो चाहिँ मेरो लागि एकदमै मूल्यवान हो